मेरो प्रिय खेल चाहिँ ऱ्याकेट भनौँ न अन्त म ऱ्याकेट चाहिँ पहिला सानोदेखि उमेर पन्ध्र उमेरको वर्षको हुँदादेखि चाहिँ ब्याडमिन्टन खेल्दैआएको ऱ्याकेट खेल्दैआएको हो अन्त यो चाहिँ रुचि मलाई कसरी भयो भन्दा चाहिँ मेरो म चाहिँ अब चाहिँ मेरो छेउमा चाहिँ आईआरबी क्वार्टर थियो कि अब गभर्मेन्ट आईआरबी क्वार्टर त्यहाँनिर चाहिँ अब देशभरि भारतको देशभरिको सबैजना आइआरबीहरूको अब रोटेसन गर्दै होइन उनीहरूको पालो उनीहरू आउँथ्यो अन्त उनीहरू चाहिँ उनीहरूको ड्युटी चाहिँ अब नाम्ची जिल्लामा कोही कोही बेला पर्थ्यो होइन अन्त त्यस्तो हुँदाखेरि उहाँको त्यो आइआरबीको मान्छेहरूले चाहिँ धेरै ब्याडमिन्टन खेल्थ्यो ऱ्याकेडहरू पुरा खेल्थ्यो नि त मलाई पुरा अब खेल्नु मनपर्थ्यो त्यसरी त्यसरी अन्त उहाँहरूसित खेल्दै होइन आइआरबी मान्छेहरूसित खेल्दै होइन उनीरूसित खेल्दै खेल्दै अब मलाई पनि ब्याडमिन्टन खेल्नु पुरा ऱ्याकेड खेल्नु पुरा मनपऱ्यो हो अन्त म त्यत्तिक्कै त्यत्तिक्कै ब्याडमिन्टन ऱ्याकेड खेल्नु पनि सिकेँ अन्त उहाँहरू जब उहाँहरू जानुभयो आफ्नो त्यो ड्युटी सकेर उहाँहरू जब नाम्ची छोडेर मतलब सिक्किमै छोडेर अरू ठाउँ अरू स्थानतिर चाहिँ आफ्नो ड्युटीको लागि जानुभयो अरू पोस्टिङहरू भएर त्यहाँदेखि चाहिँ अरू आउनुभएको आइआरबीहरू पनि खेल्नुहुन्थ्यो पुरै ब्याड् सबैजनालाई ब्याडमिन्टन नै खेल्नेहरू मात्रै थियो हो अन्त उहाँहरूसित खेल्ने बानी भएर उहाँहरूसितै बोली बस्ने बानी भएर उहाँहरूसित खेलकुद गरेर चाहिँ अब मलाई चाहिँ ऱ्याकेट खेल्नु चाहिँ धेरै इच्छा लाग्ने थियो लाग्दथ्यो अहिले पनि लाग्छ